हाम्रो गाउँमा ठुलो उयो छ गुम्बा छ त्यहाँनिर छोर्तेन त्यहाँनिर ठुलो ठुलो उयोहरू लामाहरू आएर गुफाहरू बस्छ एकताल हाम्रो म त्यो गुफामा आउँ उयोमा छोर्तेनमा एक्काइसजना लामाहरू तिन महिना गुफा बसेर पनि उनीहरूको सम फा उना सकेर चाहिँ स गुफा बसेर निस्केको दिन चाहिँ ठुलो होम लगायो कहाँ कहाँको लामाहरू ल्याएर यहाँनिर होममा हामी पनि गयौँ हाम्रो गाउँको सबैजना गयौँ हाम्रो घरमुनि अलिक तल छोर्तेन छ त्यहाँनिर त्यहाँनिर अब उयोहरू पढिसकेर हामीलाई ठुईहरू दिन्छ छो दिन्छ हामीलाई आशीर्वाद दिन्छ लामाले हामी कत्ति कत्ति लामाहरू कहाँ कहाँबाट आउँछ ठुलोठुलो लामाहरू आएर त्यहाँनिर त्यो छोर्तेनमा पढ्छ सालमा एकपल्ट जहिले पनि छोर्तेनमा होम लाउँछ लामाहरू पढाएर